हेलो भाइ अस्ति किनेको जस्तो च्यादर तपाईँकोमा छ कि छैन राखिदिनु होस् ल राम्रो रहेछ हो एक दुई दिनमा म आउँ आउँछु